अब म चाहिँ खानाहरूको लागि चाहिँ अब आज चाहिँ मासुहरू बनाउनु पऱ्यो चिकनको मासु पकाउनलाई तर्खर गर्दैछु अन्त अब चिकनको मासु त अब आफ्नै पाराले त्यही हो मसालाहरू लगाएर अदुवा लसुन टमाटरहरू लगाएर अब त्यसरी बनाउने बानी छ अहिले त फेरि युट्युबले पनि के के सिकाउँछ सिकाउँछ कोही कोही बेला चाहिँ युट्युब हेरेर कसरी चाहिँ बनाउँद रहेछ भनेर कोही बेला चाहिँ हेर्छु पनि अन्त हेर्छुओर्छु त्यहाँदेखि फेरि आफ्नै पाराले पकाउनु थाल्छु अन्त अब के गर्नु त्यो अघि युट्युबमा हेरेको त बिर्सिन्छ अब फेरि सामानहरू पनि के के लगाएको हुन्छ हुन्छ अन्त हाम्रो त अब घरेलु अब त्यही हो जिरा धनियाँ पिसेको कोही बेला अदुवा लसुन मात्रै लगाएर कुखुराको मासुहरू बनाउँछु त्यही दाल सब्जीहरू लगाएर ए पकाएर बनायो खाना अन्त कोही बेला चाहिँ मोमो बनाउनु पऱ्यो भनेर घरमा कुरा गर्छु घरको बाउसँग आज त कुखुराको ए मोमो खाउँ ल भनेर आँ झमेला नगर है एक्लै त के मोमो बनाइ बस्छौ नबनाउनु भन्नुहुन्छ कि अन्त फेरि म पनि त्यसरी हरेस खुवाइदिन्छ घरकोले नबनाउनु झमेला भन्नु थाल्छ अन्त मेरो पालो फेरि ल त भनेर बनाउनु पनि गाह्रो लागेर आउँछ हो अन्त बनाउँदिन फेरि कोही बेला चाहिँ अब आफूलाई पनि साह्रै मोमो खानु मन लाग्यो भने चाहिँ अब बनाउँछु फेरि हाम्रो त घरमा दुई किसिमको मोमो बनाउनु पर्छ के अरे घरको बाउले चाहिँ कुखुराको मोमो ए कुखुराको मासु खानु हुँदैन त्यसले गर्दा फेरि अलिकति खसीकै मासु अन्त फेरि कुखुराको पनि अलिकति त्यसरी बनाउनु पर्छ अन्त झमेला त झमेलै हुन्छ अब परिवार पनि कम्ती अन्त दुई किसिमको मासु ल्याएर मोमो बनाउनु पऱ्यो अन्त सबै कुरोमै त्यस्तै हुन्छौ हाम्रो त घरको बाउले फेरि सब्जीहरू पनि मन पराउनु हुन्न अन्त दाल सब्जी चाहिँ अलिकति खानु हुन्छ र पनि पकाउनै पऱ्यो अब त्यसरी अन्त पकाउनै पर्छ अन्त दाल मात्रै दिनु पनि भएन अब सब्जी अलिकति अचार र पनि त्यसरी बनाएर अब खानाहरू खान्छौँ फेरि घरको बाउहरूले खानाहरू खानु त्यति मन पराउनु भएन कम्ती खाइदियो भने आफूलाई पनि बिस्वाद लाग्छ है अब आफू त आफू त अब जे पाकेको छ त्यही मजाले खाइन्छ अन्त घरको बाउहरूले फेरि कम्ती खाइदियो भने फेरि आफूलाई नि बेसन्तोष बिमजा लाग्छ अन्त उहाँहरूले जस्तो मनपराउनु हुन्छ त्यस्तै पाराले नै अब सब्जीहरू पनि सबै कुरो अब खानाहरू चाहिँ अब म त घरको आमा अब मेरो खुसीले चाहिँ मेरो खुसीको मेरो मलाई मनपर्ने खानाहरू चाहिँ मेरो घरमा त्यति पाक्दैन अब घरको बाउहरूलाई सोधेर नै उहाँलाई जस्तो मनपर्छ भन्नुहुन्छ त्यस्तै नै बनाउँछु आफ्नो खुसीले चाहिँ आफ्नो मर्जिको खाना चाहिँ कहिले पनि पाक्दैनौ मेरो घरमा चाहिँ अब मेरो खुसीको बनायो भने घरको बाउहरलाई मनपर्दैन त्यही भएर चाहिँ उहाँलाई सोधेर उहाँले मनपर्ने खानाहरू नै बनाउँछु त्यसरी नै अब गर्ने नानीहरूले पनि कस्तो खानाहरू मनपराउँछ नाता नातिनीले कस्तो मनपराउँछ त्यस्तै खाल्को खानाहरू नै अब बनाएर उनीहरूले खुसी भएर खाइदियो भने म पनि अब खुसी भएर नै अब खुसी लाग्छ खुसी भएरै अब म पनि खान्छु त्यस्तै छ मेरो घरको खानापिना पकाइको उयो चाहिँ